मेरो नाम बिनय छेत्री हो

म अहिले ग्राम पञ्चायतमा काम गर्छु ग्राम रोजगार सहायकको पदमा छु

हजुर बाल्यकालदेखि नै सानै छँदादेखि नै बा आमादेखि टाढो बसेको पढ्नुको निम्ति धेरै टाढो बजारमा बजारदेखि पनि निकै तल हरसिंहहट्टा भन्ने गाउँमा बसेको अनि एक्लै सानो त्यतिबेला म तिन वर्षको थिएँ होला तिन बर्षदेखि यता आमा बाउदेखि टाढो बसेर फुपू फुपाहरूको घरमा बसेर स्कुलहरू जान्थेँ पैसा रुपियाँको पनि दुःख थियो लाउनुको पनि दुःख थियो खानु पनि राम्रो मिठो मसिनो खानु पाइन्थेन त्यतिबेला मेरो आफ्नो भनेको नै मरो भगवान् जे पनि मैले सानैदेखि भगवान्लाई सेयर गर्ने गर्थेँ आफ्नो दुःखहरू आफ्नो खुसीहरू पनि अनि बेलुकी सुत्दाखेरि पनि सानै छ भनेर पनि कसैले माया गरेर सुताउनु भएन एक्लै सुत्ने गर्थेँ र भित्तामा टाँसिएको भगवान्को फोटोलाई हेर्दै कोही बेला रुँदै पनि सुत्ने गर्थेँ त्यहीँबाट नै मेरो भगवान्प्रतिको झुकाउ किनभने भगवान्बाहेक मेरो अरू कोही छैन भन्ने कुरो मैले त्यतिबेला नै अनुभव गरेको थिएँ अनि पछि गएर जब मेरो अलिकति बुद्धि पनि छिपिँदै गयो त्यसपछि चाहिँ मैले आफै नै आध्यामिटा आध्यात्मिकता प्रटी प्रति रुचि राख्दै गएँ श्री सत्य साई सेवा सङ्गठन मार्फत जहाँ हामी सानैदेखि नै भजन किर्तनहरू गर्ने गर्थ्यौँ त्यो भजनले मलाई साह्रै मनमा छुन्थ्यो अहिले पनि म भजन गाउने गर्छु अनि पुट्टपर्तिमा मैले श्री सत्य साई बाबाको दर्शनहरू गर्दाखेरि मलाई छुट्टै अनुभव भएको थियो भगवान् हुनुहुँदो रहेस भन्ने कुरो मलाई विश्वास भयो अहिले पनि म जब मलाई केही पनि आइपर्छ चाहे दुःख होस् चाहे सुख होस् म मेरो भगवान्सँग नै सेयर गर्छु प्रायः जसो भगवान्ले नै मलाई सबै कुछ दिनुभएको छ मैले खोजेको मैले चाहेको जति भगवान्ले मलाई पर्याप्त दिनुभएको छ र यसरी नै मेरो धर्ममा रुचि भएर गयो